नयाँ रेसिपीहरू सिक्नको लागि चाहिँ अब मैले के गर्छु भन्दाखेरि चाहिँ मास्टरसेफहरू चाहिँ मैले मास्टरसेफ भन्ने एउटा च्यानल च्यानलमा प्रोग्राम आउँथ्यो र त्यो प्रोग्रामहरू चाहिँ मैले हेरि नै रहन्थेँ त्यसबाट चाहिँ खानाहरू बनाउनु सिक्थेँ तर अब हामी त प्रायः घरकै खानाहरू होइन प्रायः अब आफ्नै हातले आफ्नै तरिकाले बनाएर पकाउने गर्छु अनि कतिवटा नयाँ चिजहरू नयाँ खाने कुराहरू नयाँ तरिकाले पकाउनु मनपर्यो भने या सिक्नु मनपर्यो भने चाहिँ म फेसबुकहरूबाट पनि फलो युट्युबर्सहरूलाई फलो गर्छु युट्युबमा गएर खाना बनाउने धेरै हुन्छ जस्तै मम्मी पा पापा किचन हाम्रो यो छितेन भोटिया यस्तो उहाँहरू हुनुहुन्छ खाना पकाउने राम्रो राम्रो खाना पकाएर उहाँहरूले बनाएको खानाहरू एकदमै मनपर्छ मलाई र उहाँहरूलाई हेर्ने गर्छु र घरमा पनि पकाउने गर्छु र प्रायः प्रायः अब हामी घरको खाना उयो गर्दाखेरि चाहिँ पकाउँदाखेरि चाहिँ म आफ्नै तरिकाले नै बनाउने गर्छु